हेलो म एमाजनमा बात गर्दैछु एक्चुवेली मैले तपाईँहरूदेखि लास्ट मन्थ एउटा ईबुकको सब्सकृप्सन लिएको थिएँ नोभलको लागि द सिक्रेट त्यसको लागि म यो भन्न चाहन्छु कि त्यो बुक त मलाई धेरै राम्रो लाग्यो र त्यसमा मैले जे जे रिभ्युज पढेको थिएँ त्यसको बारेमा सबै रहेछ र बुक पनि धेरै लेटेस्ट भर्जनको रहेछ र मलाई धेरै राम्रो लाग्यो थ्याङ्क्यु